नर्थ इन्डिया र साउथ इन्डियामा चाहिँ अब के डिफरेन्स छ भन्दाखेरि साउथको भाषा उनीहरूकै लोकल हुन्छ लोकल भन्दा पनि अब उनीहरूकै आफ्नो आफ्नो भाषा हुन्छ नर्थहरूको पनि अब आफ्नो आफ्नो हुन्छ तर साउथ साउथ इन्डियाको मान्छेहरूको चाहिँ इङ्गलिस चाहिँ नर्थहरूको भन्दा चाहिँ बेसी फ्लुएन्ट हुन्छ नर्थहरूको अब नर्थहरूको पनि ठिकठाकैको हुन्छ अन्त साउथ र नर्थ इन्डियाको खानामा चाहिँ साउथको साउथ इन्डियनहरूले चाहिँ खाना पुरा पिरो मसला भएको र अमिलो खान्छ अन्त त्यहाँ बेसीजस्तो माछा खान्छ अन्त नर्थ इन्डियामा चाहिँ मसला त्यति बेसी नभएको पिरो त्यति बेसी खाँदैन अन्त सादा सादा खाना नै खान्छ अन्त साउथ इन्डियाको मान्छेहरूले चाहिँ अब त्यहाँ बेसी गरम भएर चाहिँ गरम हुन्छ र चाहिँ त्यहाँ मान्छेहरूले लुङ्गी शीतल हुनुको लागि चाहिँ सेतो सेतो लुगा बेसीजस्तो सब सेतो लुगा सेतो लुङ्गी सेतो सर्ट सा सेतो पतला खाले त्यस्तो लुगा लगाउँछ तर यहाँ नर्थ इन्डियामा चाहिँ बेसी गरम बेसी क्या गरमभन्दा पनि जाडो बेसी भएर चाहिँ मोटो लुगा बाक्लो लुगाहरू लगाउँछ अन्त साउथ साउथ इन्डियाको मान्छेहरू अलिक काले हुन्छ र आँखा ठुल्ठुलो हुन्छ अन्त तर नर्थ इन्डियाको मान्छेहरूको चाहिँ आँखा सानो सानो हुन्छ चिम्से चिम्से सेतो हुन्छ